हाम्रो गाउँमा सालमा एकखेप तिहारमा आदिवासीहरू तल गाउँदेखिको छोटा फागु इस मिसन हिलको आदिवासीहरू आएर नाल बजाउँछ साइड ड्रमहरू बजाएर उनीहरू उनीहरूको मायेम आदिवासी डा डान्सहरू गर्छ केटाहरू पुरा राम्रोसँगले डान्सहरू गरेर हामीलाई देखाउँछ हाम्रोबाट उनीहरूले अलिअलि दक्षिणाहरू लिएर जान्छ उनीहरूको औँसीमा एकताल चाहिँ उनीहरू सालमा एकखेप चाहिँ आदिवासी डान्स लिएर आउँछ आदिवासी गि गानाहरू नै हुन्छ उनीहरूको त्यही गानामै डान्सहरू गरेर हामीलाई देखाउँछ